मैले ग्रिटिङ कार्डहरू मूर्ति पत्रहरू मूर्ति अथवा त्यस्तो कलाहरू चाहिँ कसैलाई गिफ्ट दिएको छु भन्दाखेरि मूर्ति चाहिँ प्राय गिफ्ट दिएको छुइनँ किनभने यो महँगो पर्छ तर ग्रिटिङ कार्डहरू चाहिँ जति बेला त्यसको सिजन थियो समय थियो आजभन्दा दस बाह्र वर्षअगाडि या बिस वर्षअगाडि चाहिँ जब जब मोबाइल आयो त्यो ग्रिटिङ दिने कल्चर पनि बिस्तारै बिस्तारै ध्वस्त भएर गयो त्यत्ति बेला ग्रिटिङ कार्डहरू बनाएर धेरै ग्रिटिङ कार्डहरू पाँच रुपियाँ दस रुपियाँमा बिक्री गरेँ अनि धेरै मैले उपहार पनि दिए अन्य उपहारस्वरुप धेरै यसरी हस्तनिर्मित ग्रिटिङ कार्डहरू मेरा कला विद्यार्थीहरूबाट प्राप्त पनि गरेको छु मलाई हस्त निम्ति निर्मित कलाहरू अत्यन्तै मनपर्छ किनभने हस्तनिर्मित कलाहरूमा कलाकारको आफ्नो योग्यता आफ्नो पहिचान आफ्नो मन तन त्यहाँ लागेको हुन्छ रेडिमेट प्रिन्टेड कार्डहरू प्रिन्टेड र आफै निर्मित चिजहरू चाहिँ मोल त्यसको मोल चाहिँ पैसासँग मात्रै तुलना गर्नमिल्ने हुन्छ हस्तनिर्मित कलाहरूको महत्त्व चाहिँ मूल्यहीन हुन्छ त्यसैले मलाई हस्तनिर्मित कलाहरू पनि असाध्यै मनपर्छ